राम्रो प्रश्न क्यामेराले म सबै प्रकारको राम्रा राम्रा चिजहरू खिच खिच्ने गर्छु र धेरै यादगार दिनहरूलाई एउटा त एउटा फोटोमा राख्नका लागि क्यामेरा प्रयोग गर्ने गर्छौँ हामी र त्यस क्यामेराबाट हाम्रो त्यो यादगारमय दिनलाई हामी एउटा फोटोमा राख्न सक्छ एउटा तस्विरमा राख्न सक्छौँ अनि मलाई क्यामेराले एकदमै प्राकृतिक चिजहरू एकदम नेचरल चिजहरूको फोटोहरू खिच्न मलाई एकदमै मनपर्छ अनि म क्यामेराले सबै सबै चिजहरू सबै राम्रो राम्रो चिजहरू क्याप्चर गरेर जुन चिज मलाई मनपर्छ म त्यो चिजलाई क्याप्चर गरेर राज् राख्ने गर्छु अनि क्यामेराले गर्दा अहिलेको समयमा धेरै भन्दा धेरै राम्रो राम्रो कुराहरू भइरहेको छ राम्रो राम्रो कुराहरू हामीले पाइरहेको छ राम्रो ज्ञानहरू पाइरहेको छ कहाँको कुरा कहाँ बसेर पनि हेर्न पाइरहेको छ क्यामेरा क्यामेरा नभएको भए यति बेला हामीलाई एकअर्काको टाढा टाढा भएको एकअर्काको साथीहरू आफन्तहरूको अनुहार पनि थाह हुने थिएन होला होइन अनि क्यामेराले गर्दा नै अहिले भेट्न नपाए पनि एकअर्कालाई हेर्न सक्छौँ भिडियो कलिङ जस्ता अन्य अन्य थुप्रा थुप्रा कुराहरू पनि क्यामेरासँगै लिङ्क रहने छ लिङ्क रहन्छ क्यामेरा छ भने क्यामेराले ठुला ठुला मुभीहरू भिडियोहरू फिल्महरू थुप्रो चिजहरू बनाउनु बनाउनुमा क्यामेराको प्रयोग गरिन्छ र क्यामेरा एकदमै अहिलेको समयमा एकदमै महत्त्वपूर्ण चिजहरूमा चिजविजमा आउने गर्छ र सबै मानिसहरूले बेसी जस्तो प्राय जस्तो मानिसहरूले क्यामेरालाई धेरै प्रयोग गर्छ क्यामेराको धेरै प्रयोग गर्छ

म चाहिँ त्यही हो प्राकृतिक कुराहरूलाई राम्रा राम्रा कुराहरूलाई यादगारमय बनाउनका लागि मात्र म क्यामेरा प्रयोग गर्छु अझै अन्य कुरामान क्यामेरा प्रयोग गर्छु तर विशेष गरी चाहिँ म राम्रा कुराहरूलाई त्यसलाई यादगार यादगार अब पछिसम्म हेरिरहन सक्छु भनेर मात्र क्यामेरा युज गर्छु धन्यवाद